हामीले चाहिँ ब यहाँ बगैँचामा चाहिँ धेरै धेरै नयाँ नयाँ कुराहरू गरेको छौँ जस्तै कि यता काठहरूको टेबलहरू छ त्यहाँ फुल राखेको छौँ यता ड्रममातिर पनि फुलहरू राखेको छौँ यता गमलातिर भयो यता मूर्तिहरूकोतिर भयो अनि यता के अरे बाँसको उयसमा पनि फुल लहराहरू छ त्यसलाई बटारेर हामीले राखेको छौँ यता बोन्साईहरू पनि गरेको छौँ हामीले अन्त यता के अरे यता गमलाहरूतिर पनि फुलहरू रोपेको छौँ अन्त पटहरूतिर पनि यस्ता प्लास्टिकहरूतिर पनि अब राखेको छौँ यता स्ट्यान्डहरूतिर पनि फुलहरू राखेको छौँ अनि रुखहरू छ ठेट ठुटाहरूतिर पनि हामीले फुलहरू राखेको छौँ गिलासतिर पनि हामीले राखेको छौँ त्यो फुटेको टुटेको गिलासहरूतिर पनि हामीले राखेको छौँ अन्त यता फाइबरहरूको चिजमा पनि फुलहरू राखेको छौँ यता ढुङ्गाहरूलाई त्यस्ता मिलाएर मदन तामाङको जुत्तामा पनि हामीले फुलहरू रोपेको छौँ धेरै धेरै नयाँ नयाँ कुराहरू यो गरेको छौँ हामीले अन्त बोन्साईहरू पनि छ त्यसमा चाहिँ हामीले तारहरूले बाँधेर हामीले बोन्साई गरेको छौँ